हजुर सर डाक्टर साहेब नमस्ते हजुर सर मलाई अस्तिको भन्दा त अलिकति राम्रो जस्तो लागेको छ तपाईँ कहाँ चेम्बरमा हुनु हुन्छ ए हजुर हजुर हजुर म मीरा बोलेको कि हजुर हजुर मलाई एक एकपट्टिको खुट्टा फेरि दुःख्दैछ कि सर अस्तिको त बिमारी त धेरै जाति भएको छ धेरै राम्रो भयो अन्त अस्ति तपाईँले दबाई दिनु भयो अन्त त्यो दबाईले गर्दाखेरि त धेरै राम्रो भएको छ हो अन्त अर्को अर्को एकपट्टिको खुट्टा चाहिँ फेरि दुःख्दैछ हौ र एकदम सुन्निएको जस्तो पनि हुँदैछ सुनिँदैछ पनि पोल्दैछ पनि अन्त तपाईँलाई एक पल्ट भेटौँ भनेर सम्झिएको थिएँ कहिले भेट्नु त्यो के गर्नु पर्छ सर मैले के एक्सरेहरू गर्नु पर्छ कि हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर गर्दैछु सर हजुर हजुर हजुर हजुर खाँदैछु सर हजुर हजुर हजुर हजुर हजुर गर्दैछु गर्दैछु सर हजुर हजुर हजुर गर्दैछु सर त्यो दबाई पनि खाँदैछु एकसर्साइज पनि गर्दैछु तर पनि मलाई अलिकति असुबिस्ता जस्तो हुँदैछ तपाईँले सिलगडी गएर एक पल्ट चाहिँ एमआरआइहरू गर्नु पर्छ होला साह्रै ठिक भएन भने भन्नु हुँदै थियो कि सर अन्त कहिलेतिर जानु पर्छ के गर्नु पर्छ भनेर तपाईँसँग सल्लाह लिउँ भनेर सोचेको थिएँ हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हो नि त सर के अरे हजुर सरको बात काटेको जस्तो हगि यहाँनेर अलिकति मान्छे पाहुना आउँदै रहेछ कि सर अलिकति चिया बनाई दिइहाल्नु पऱ्यो ल सर म आउँछु तपाईँलाई भेट्नु हुन्छ एकदम